गीतहरू प्रायः सबै मलाई मन पर्छ गाउन त जान्दिनँ सुन्न सबै मन पर्छ सबै भाषाको गीतहरू र सबैभन्दा बेसी मन पर्ने नेपाली र हिन्दी गीतहरू र बङ्ग्ला पनि त यसमा मलाई मन पर्ने आफ्नो जातीय गीतहरू मध्येमा चाहिँ किराँतीहरूको गीत त्यहाँदेखि दाईँको गीत हाम्रो एकदमै पुरानो सांस्कृतिक यो गीतहरू दाईँको गीत दाईँ नाँच्दाखेरि धानको कोदोको दाईँ नाँच्दाखेरि गाउने गीत र मादलको मादल एउटा सबैभन्दा राम्रो र लोकप्रिय वाद्य वादन मादल र मारूनी नाँचको गीतहरू मन पर्छ र दाईँको गीतहरू प्रायः प्रायः अहिले लोप भएर गइसकेको छ ती गीतहरू मलाई मन पर्छ र त्यो दाईँको गीतहरू गाउँदाखेरि साह्रै राम्रो सुनिन्छ जस्तै एक दुइवटा अलिकति म तपाईँलाई सुनाउँछु कालै छ जुत्ता कालै छ मोचा कालै छ लेस पनि कालै छ जुत्ता कालै छ मोचा कालै छ लेस पनि रेलैमा चढी दुई गाला जोडी हेर्दै जाउँ देस पनि यस्तो खालको माने गीतहरूले साह्रै मान्यता पाएको र साह्रै यो के रे हृदय बिदारक गीतहरू पनि यो भित्र सुन्न पाइन्छ मादलको गीततिर यो अब सुन्नलाई यो अहिले मादलको गीतहरू त केही न केही यताउता अलिअलि गाउँ घरमा अझै पनि मादले नाँच मारूनी नाँचको प्रथाहरू रहेको छ त्यहाँ सुन्न पाइन्छ नत्र भने गाउँ ठाउँमा मादल बजाएर कताकतै सुन्न पाइन्छ र यो दाईँ नाँच्ने गीतहरू भने प्रायः लोप भएर गइसक्यो यो चाहिँ प्रायः गाउँ घरमा सुन्न पाइँदैन उहिलेको बुढाहरूसित एक दुईवटा उनीहरूलाई गाउन लायो भने गाउन सक्छन् र उनीहरूले बताउँछन् र त्यस्तै गरी किराँतीहरूको गीतहरू भने नाँचहरू भने साकेला उधौँली उभौँलीमा यो गीतहरू सुन्न पाइन्छ